म चाहिँ अब चित्रकला कक्षा वा कार्यशालामा चाहिँ अब मैले भाग लिएको छुइनँ कारण अब म चाहिँ त्यसमा अब त्यति साह्रो अब दक्षता पनि नभएको कारणले चाहिँ अब भाग लिएको छुइनँ र अनुभव पनि यसबारे मेरो केही छैन